मलाई चाहिँ ठुल्ठुलो म्याराथनमा कुद्ने इच्छा छ होइन अहिलेसम्म चाहिँ कुदेको छुइनँ कुद्ने चाहिँ इच्छा छ अहिले चाहिँ प्र्याक्टिस गर्दैछु अन्त मतलब इच्छा इच्छा चाहिँ छ होइन ठुल्ठुलो म्याराथनमा कुद्नको लागि अनि अहिले चाहिँ प्र्याक्टिस गर्दैछु अब ठुल्ठुलो म्याराथन भयो भने चाहिँ कुद्छु होइन मलाई मनपर्छ भागहरू लिनको लागि कुद्नेहरूको होइन अन्त मलाई मन अब के अरे कुद्दैखेरि चाहिँ क्या मलाई जस्तो कुदिसकेपछि चाहिँ आ राम्रो लाग्छ कि म यत्रो ठुलो म्याराथनमा चाहिँ पुगियो होइन यस्तो भनेर चाहिँ अब खुसी लाग्छ अनि अब अहिलेसम्म चाहिँ पुगेको त छैन होइन पुग्नु चाहिँ इच्छा छ अब भयो भने चाहिँ म भाग लिन्छु होइन मलाई मनपर्छ पनि अन्त के अरे अब म्याराथन भयो भने चाहिँ म भाग लिन्छु अनि भाग लिएर चाहिँ अब केही बनिने इच्छा छ होइन अन्त म्याराथनमा मतलब कुद्दाखेरि चाहिँ के त अब पहिला नर्भस हुन्छ होइन कुद्दाखेरि अनि कुदेपछि चाहिँ अब आफूलाई अलिक राम्रो लाग्छ होइन कसरी अब जस्तो आफू कुदेपछि जस्तो सेकेन्ड फर्स्ट जे भए पनि होइन आफूलाई भाग चाहिँ लियो त लियो जस्तो लागेर आउँछ होइन त्यत्तिमा नै खुसी लागेर आउँछ कि म ठुलो म्याराथनमा चाहिँ पुगियो भनेर अनि अब भयो भने चाहिँ लिन्छु होइन भयो भने त भन्छु के भयो के भएन होइन फर्स्ट सेकेन्ड यसमा होइन अब फर्स्ट सेकेन्ड चाहिँ हुन्छ कि हुँदैन फर्स्ट टाइम हो होइन इच्छा चाहिँ छ मैले अब पहिला कुदेको त छैन अहिलेसम्म होइन कुद्छु कुदेँ भने चाहिँ भन्छु कस्तो हुन्छ कस्तो हुँदैन भनेर अनि त्यही हो म्याराथन अब भयो भने जस्तो कति कुद्नुपर्ने छ होइन हेरेर नै हुन्छ जति सक्दो चाहिँ कुद्छु कुद्नु सकेन भने अब सकेन सकेन अब इच्छा हुँदा त गर्नसक्छ होइन गर्छु अन्त यस्तो राम्रो भयो भने त राम्रो भयो भने त ठिकै हो होइन अब राम्रो भएन भने पनि केही छैन जस्तो कि भाग चाहिँ लियो जस्तो छ होइन त्यत्तिमा नै खुसी भाग लियो भन्दा नै होइन अब म्याराथन चाहिँ अब ठुल्ठुलो म्याराथानमा लियो भने झन् आफूलाई खुसी लाग्छ कि त्यत्रो ठुलोमा चाहिँ पुग्यो भनेर अन्त अब त्यत्तिमा नै खुसी हुन्छु क्या जस्तो कि फर्स्ट सेकेन्ड थर्ड आउनु पनि अब आयो भने त राम्रै हो होइन नआए पनि खुसी चाहिँ छु त्यत्तिमा नै अब त्यही हो म्याराथन भयो भने चाहिँ म भाग लिन्छु अब पहिला त नर्भस हुन्छ होला होइन कुद्नुखेरि होइन अन्त कुदेपछि चाहिँ दामी लाग्छ राम्रो लाग्छ अब त्यस्तै हो अब होइन अब ठुल्ठुलो म्याराथनमा कुद्नेमा चाहिँ अब भाग्यको खेल हो राम्रै लाग्छ मजा लाग्छ आफू पुगेपछि होइन अरूहरूले हेर्दाखेरि चाहिँ के आफूलाई नै गर्व टाइपको भएर आउँछ